मेरो विचारमा कृषिहरूलाई सुधार गर्नको निम्ति सरकारले पानीको राम्रो व्यवस्था गरिदिनु पर्छ स समय समयमा रोपेको फलफुललाई टाइममा दबाई पनि दबाई पानी लगाउनु पर्छ त्यसो सबै व्यवस्थित गरदिनु पर्छ कति बिउ बिजन बाँड्छन् त्यो राम्रो क्वालिटीको बाँड्नु पर्दछ साथै मलजल पनि उहाँहरूले व्यवस्थित गर्नु पर्दछ अनि कतिजनालाई खेती लगाउन साह्रो पर्छन् लोन निकाल्छन् लोनको सुद एकदमै महँगो महँगो पर्दछ त्यो सुद एकदमै कम्ती इन्ट्रेस्टमा दिनु पर्दछ